अब वि विद्यार्थीहरूले चाहिँ स्कुल शिक्षा हासिल गरिसकेपछि चाहिँ कतिले चाहिँ अब उच उच्च उच्च शिक्षा प्राप्त गर्नको लागि चाहिँ फेरि उनीहरूले शिक्षा जारी गर्छन् तर कसैको चाहिँ अब घरको व्यवस्था र पारिवारिक व्यवस्था नराम्रो भएकोले अनि उनीहरूले घरकै त्यही घरकै व्यवस्थालाई नै उयो गरेर जारी गर्छन्